नमस्ते सबैजनालाई म यहीँ यहाँ भाषाहरूबारे केही बोल्न चाहन्छु अब म त एउटा नेपाली भएर मेरो भाषा त मलाई प्यारै लाग्छ नेपाली भाषा अहिले अब मानिसहरूसँग बोल्दाखेरि पनि अब नबुझ्ने मानिसहरूसँग पनि बोल्दाखेरि कसरी बोल्नु भनेर चाहिँ नेपाली भाषा चाहिँ एउटा सबैभन्दा इम्पोर्टेन्ट चाहिने भाषा हो हाम्रो लागि त हाम्रो लागि अब यो मातृभाषा हो नेपाली भाषा नेपालीहरू त यहाँनिर जग्गा जग्गामा फैलिएको छ देश देशमा फैलिएर गएको छ अनि त्यसरी नै भाषा पनि त्यसरी नै हाम्रो यो नेपाली भाषा पनि त्यसरी नै फैलिएर जाओस् भन्न चाहन्छु म किनकि अब हामी अब यहाँ बोल्दाखेरि पनि नबुझ्ने मान्छेहरूलाई पनि उनीहरूले कसरी हुन्छ ट्रान्सलेट गरेर हुन्छ या सिकाएर हुन्छ या लेखाएर हुन्छ यो साह्रो त होइन एउटा भाषा त हो यो जन्मिँदा लिएर आएको होइन यो जन्मिएपछि हामीले सिकेको त हो सिक्नु कति टाइम पनि लाग्दैन हामी सबैजना मिलेर नेपाली जन जनताहरू मिलेर सबैजना भाषालाई चाहिँ अब हाम्रो हाम्रो मेन भाषा नेपालीलाई चाहिँ कसरी चाहिँ राम्रो गर्नु भन्दाखेरि चाहिँ अब हामी यसो गर्न सक्छ कुनै देश हामी गयो अरे अब नभनेको अमेरिका गयो अरे अमेरिकातिर पनि अब नेपालीहरू धेरै बस्नुहुन्छ नबसेको जग्गातिर गएर पनि अब उनाहरूलाई हामी सिकाउन सक्छौँ कि हाम्रो भाषा चाहिँ हाम्रो लागि कति महत्त्वपूर्ण छ अब इक इक्जाम्पल दिऊँ अरू देशको कोरियाको या कुनै देशको उनीहरूले आफ्नै भाषालाई प्रोमोट गरिरहेको हुन्छ जहाँनिर गए पनि उनीहरू आफ्नै भाषा बोल्न मन पराउँछ हामी पनि त्यस्तै गर्नु पर्छ नेपाली भाषा कतिजना मानिसहरू लजाउँछ नेपाली भाषा बोल्दाखेरि तर त्यस्तो लजाउनु हुँदैन आफ्नो भाषालाई प्यारो गरेर आफ्नो भाषालाई एकदमै महत्त्वपूर्ण दिनु पर्छ हामले महत्त्वपूर्णले गर्यो भने चाहिँ के हुन्छ भने अझै हाम्रो भाषालाई माथि माथि जान्छ अनि सबैले जान्छ जानेकै सबैले जानेकै राम्रो अहिलेको नानीहरूले त कतिजना त इङ्लिस स्टार्टिङदेखिन नेपालीको नानीहरू नेपालीमा बोल्दैन इङ्लिस् बोल्छ कतिजानाले तर होइन हामी नेपाली सिकाउनु अनिवार्य छ नेपाली एउटा हाम्रो लागि एउटा एउटा गर्व हो हाम्रो भाषा एकदमै गर्व छ हाम्रो लागि अन्त हामी कुनै देश गयो भने पनि अब उनीहरूलाई पनि हामी ट्रान्सलेट गरेर हाम्रो भाषालाई अनि डल्लै नसिकाए पनि साह्रो साह्रो वर्ड नसिकाए पनि अलिअलि त सिकाउन सक्छ तिनीहरूलाई हामीले राम्ररी सिकायो राम्ररी उनीहरूसँग बोलिदियो भने उनीहरूले पनि बोल्नु मन हुन्छ अनि बोल्छ उनीहरू पनि हाम्रो भाषा त्यसरी त्यसरी नै फैलिँदै जान्छ स्कुलहरूमा त छँदैछ तर हाम्रो यतातिर मात्रै स्कुलहरूमा छ कतिवटा स्कुलमा त नेपाली भाषा नै पढाउँदैन तर सबै स्कुलमा नेपाली भाषा जसरीको हिन्दी इङ्लिस् जसरी फे इङ्लिस् जसरी यता उता सबै जग्गातिर इङ्लिसहरू चल्छ त्यसरी नै नेपाली पनि त्यसरी हामी बोलिदियो भने सबैतिर का अब कुनै काममा जाँदा पनि नेपाली भाषा इम्पोर्टेन्ट राख्दियो भने त्यो कुनै जबमा या काममा ग चा काममा जाँदाखेरि त्यो भाषा बोलिदियो भने त्यो भाषा इम्पोर्टेन्स राखिदियो भने सबैले यो भाषा फैलिएर जान्छ अनि यो भाषा चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि हाम्रो मातृभाषा चाहिँ अब एउटा हराएर नजाओस् कहिले पनि अझै अगाडि बढेर जाओस् हराएर गएको त राम्रो होइन केही कुरा अगाडि बढेकै राम्रो हो त्यही भएर यो भाषाहरूलाई सिकाउनु पर्छ हरेक स्कुलमा हरेक सबै स्कुलमा अनि नेपाली भाषा चाहिँ राम राक एक एकवटा यस्तो मेन सब्जेक्ट राखिदियो भने उनिहरू जस्तो इङ्लिस् मेन सब्जेक्ट हुन्छ सबै स्कुलको सब्जेक्टमा अन्त नेपाली भाषा पनि त्यसरी नै इम्पोर्टेन्स राखिदिनु दियो भने चाहिँ अनि हाम्रो हाम्रो भाषा हाम्रो एउटा गर्वको चिनो हो त्यो अनि अझै धेरै धेरै भाषाहरू पनि छ तिनीहरू भाषालाई पनि हामी नर राम्रो गरेर राख्यो भने हाम्रो आउँदो नानीहरूलाई आउँदो पिँडीहरूलाई उनाहरूलाई पनि जान जाने नेपाली भाषा चाहिँ के हो नेपाली भाषाले के हो नेपाली भाषा बोल्दाखेरि कस्तो साउन्ड आउँछ भनेर भन्न सकोस् हामी